अँ मैले बारीमा काम गर्दाखेरि चाहिँ गीतहरू सुन्ने गानाहरू आफै गाउने मनमा भाकाहरू लाउने लोक गीतहरू जस्तो भयो अनि विभिन्न किसिमको गाना नेपाली गानाहरू पुरानो पुरानो चलचित्रको गानाहरू किसिम सुन्ने मलाई एकदमै मन लाग्छ र मो त्यो सुनेर मनमनै गाउँदै भाकाहरू छुटाउँदै अरूलाई पनि सिकाउँदै विभिन्न गर्दै मैले आफ्नो खेती बारीहरूमा काम गरेर मैले यो समय बिताउँछु